हजुर अब हामी सुरुमा त हामी प्राथमिक पाठशाला पढ्थ्यौँ पढ्थ्यौँ त्यतिबेला त हामीलाई इतिहासहरूको बारेमा मतलब केही केही त हुन्थेन तर जब म क्ला कक्षा सातौँ आठौँमा आएँ त्यति बेला चाहिँ मलाई आफ्नो नेपाली जातिको आफ्नो नेपाली जातिको इतिहास जान्ने इच्छा भएको थियो हामी कसरी आयो हाम्रो यो जुन चाहिँ भाषा छ कसरी संविधानमा लागु भयो कहिले भयो कसरी भयो योहरू जान्ने निकै इच्छा थियो र एउटा म किस्सा तपाईँहरूलाई भन्नु चाहन्छु कि हामी जाहाँ बस्छ दार्जिलिङ यसको नाम चाहिँ दार्जिलिङ चाहिँ कसरी पऱ्यो भन्दा खासमा हाम्रो यो जुन चाहिँ दार्जिलिङ नाम छ त्यो दार्जिलिङ होइन पहिला हाम्रो जुन चाहिँ नाम थियो यो जग्गाको दोर्जेल्यान्ड भनिन्थ्यो दोर्जे ल्यान्ड किनभने यो जुन चाहिँ यो जग्गा छ अहिले यिनीहरू यहाँनिर चाहिँ प्रायः जस्तो मान्छेहरू चाहिँ दोर्जेहरू हुन्थ्यो हरे र त्यसै कारण दोर्जेको ल्यान्ड दोर्जेल्यान्ड र त्यसै कारण बिस्तारी बिस्तारी दोर्जेल्यान्डबाट दोर्जेलिङ भयो र दोर्जेलिङबाट दोर्जेलिङ चलिरहेको थियो त्यतिबेला हाम्रो आयो ब्रिटिस र ब्रिटिसले चाहिँ हामीलाई दोर्जेलिङबाड चाहिँ दार्जिलिङ बनाइदियो जसको चाहिँ अहिले कही अर्थ नै छैन दार्जिलिङको अहिले केही अर्थ नै छैन